यहाँ दार्जिलिङमा सबै प्रकारका धर्महरू रहेको छ जस्तो कि हिन्दू बुद्धिस्ट इसाई सबै धर्महरू रहे तापनि यस क्षेत्रमा चाहिँ प्रबल धर्म चाहिँ हिन्दू नै रहेको पाइन्छ